एन्जुला मेम एन्जुलिना मिस हो ए म अन्वेसा राईको पेरेन्ट्स बोलेको अस्ति हाम्रो नानीले लोकल फेस्टिबलमा कस्तो डान्स गऱ्यो हौ मिस म त आउनु पाइनँ हजुर हजुर ए मिस म त आउनु पाइनँ कि अन्त मिसलाई ने सोधेको नि कस्तो भयो भनेर त्यसले पनि हजुर यहाँ त नाच्नुहरूमा त इच्छा गर्छ मज्जाले हो अन्त अब उस ए अझै हजुर ए हुन्छ मिस अझै उयो प्र्याक्टिसहरू उएसहरूमा उयो गराउनुस् है मिस प्र्याक्टिसहरू यसो हजुर प हजुर हजुर डा डान्स क्लासहरू पनि जाँदैछ नि अलिअलि सिक्दैछ हजुर स्कुलमा पनि उयो कुरा थियो त मिस उयो हजुर ए अन्त स्कुलमा पनि डान्स उयो हुन्छ भन्दै थियो त मिस हजुर ए हजुर हुन्छ मिस अब अब नेक्स्ट यरमा चाहिँ आउने म कोसिस गर्छु नि मिस यसपालि त आउनु पाइनँ ए

हजुर हजुर ड्रेसहरू मज्जाले मिलेको थियो नि मिस ए म त यहाँनिर उएसहरू ड्रेसहरू पनि मिलाउनु पाइनँ कि अन्त नानीले भन्दै थियो स्कुलमै मिसहरूले मिलाइदिनु हुन्छ भन्दै थियो र नि ए हजुर हुन्छ मिस अब नेक्स्ट यर अलिक राम्रो गर्नुपर्छ नि अझै योभन्दा राम्रै मिस हुन् हुन्छ मिस राखेँ मिस